मैले मेरो घरमा मेरो परिवारलाई स्वस्थवर्धक परिकारहरू नै पकाएर खुवाउने गर्छु आफूलाई पनि परिवारको लागि पनि अब अहिलेको खानपिनहरू त्यति अब राम्रो छैन अनि पुरा बजारमा पाउने खानेकुरोहरू सागसब्जीहरू सबै दबाई छरेर बनाएको हुन्छ त्यसैले गर्दा म अब तेलहरू पनि अब भेजाल खालको हुन्छ त्यसले गर्दा तेलहरू पनि अलिक राम्रो खालके तर कम्ती खान्छु तर राम्रो खालको र परिकारहरू बनाउँदाखेरि तेल कम्ती मसला कम्ती पिरो पनि कम्ती प्याज र लहसुन चाहिँ लगाउँछु म धेरै मात्रामा सबै सबै परिकारहरूमै प्याज लहसुन चाहिँ लगाएर बनाइदिन्छु प्याज लहसुन किनभने प्याज र लहसुन चाहिँ दबाई हुन्छ के अरे के अरे धेरै बिमारीहरूमा प्याज लहसुनको चाहिँ फाइदा देखेकोले गर्दा चाहिँ म प्याज लहसुन चाहिँ लगाउँछु र कुनै बेला दाल बनाइदिन्छु दालमा पनि कम्ती कम्ती म तेल मसला त हाल्दिनँ तेल पाँचफोरनहरू पड्काएर गर्छु जुन चाहिँ पाँचफोरनहरू हुन्छ त्यसमा पनि जिरा धनियाँ कालो जिरा यो सबै दबाईकै रूपमा नै लिएको हुन्छ त्यसले गर्दा त्योहरू हालिदिन्छु र कोही बेला आलुको अचारहरू बनाइदिन्छु त्यसमा आलु काट्यो ठुलो ठुलो ठुलो खोर्सानीहरू हालेर त्यहाँदेखिको तोरी र जिरा भुटेर र तोरीको तेलमा बनाउने गर्छु तोरीको तेल त अरू तेलहरूभन्दा राम्रै हुन्छ त्यो भयो एउटा परिकार त्यहाँदेखि गेडागुडीको सब्जीहरू बेसी जस्तै मटर राजमा कालो कालो चाना अर्को काबुली चानाहरू बनाएर दिन्छु त्यसमा पनि मसलाहरू बेसी हालिदिँदिनँ मसलाहरू धेरै हालेको राम्रो पनि हुँदैन त्यसैले मसला हालिदिँदिनँ अनि गो बेसी जस्तो चाहिँ सागहरू पनि बनाइदिन्छु साग पनि हल्का भुटेको बेसी पकाएको सागमा भएको भिटामिनहरू हुँदैन भने भिटामिन गइहाल्छ भनेर बेसी धेरै बेरसम्म पकाउनु हुँदैन सागलाई त त्यसैले हल्का

अनि सजना सजना एकदम मान्छेको लागि भिटामिन हो भिटामिन हुन्छ र सजना पनि तोरी काँचो तोरी भुटेर ए काँचो तोरी पिसेर र आ प्याज लहसुन टमाटरहरू भुटेर त्यसको रस खानाले एकदम राम्रो हुन्छ त्यो पनि एकदम स्वस्थवर्धक नै हो सजना सजना एकदम राम्रो हो खाएको स्वास्थ्यको लागि